हेलो दाजु अस्ति पिज्जा अर्डर गरेको थियो ल्याइदिनु भएको मिठो भयो कि फेरि पठाइदिनुहोस् न नानीहरूले बुरू हसबेन्डहरूले मिठो मान्यो कि अनि चिकन पिजा पठाइदिनुहोस् न

अस्तिकै एड्रेसमा पठाइदिनोस् न त कुमुदिनी होम्स मुनि हुन्छ धन्यवाद